हाम्रो हिन्दू धर्ममा अन्त्येष्टि कार्य हुने चाहिँ हाम्रो गाउँमा कोही पनि मान्छे बित्यो भने होइन खबर पायो भने हामी त्यो गाउँको मान्छेको घरमा जाने हो त्यहाँपछि सबैजना भेला भएर हामीले कतिवटा कुरा गर्ने पनि हो किन त्यस्तो भयो के कारणले भयो त्यो कुरा जान्ने हो त्यहाँपछि कति वक्त बिताएर कति समय बिताएर हामीहरू पूजापाठहरू गरेर होइन काँधमा उठाएर सम्सान घाटमा लिएर जान्छौँ त्यहाँपछि कतिवटा नियम हुन्छ जो कि हामीले पुरा गर्नुपर्यो जस्तो कि दस दिनको पिण्डदान हुन्छ तेह्र दिनको क्रिया गर्नुपर्यो त्योहरू पनि सकेर पच्चिस दिन बाद अझै एउटा अन्त्येष्टि कार्य हुन्छ जो कि हामीलाई गर्नुपर्यो सरौ चढाउनुपर्यो तेह्र दिन सकेर मान्छेहरू भेला भएर खानपिन गरेर उनीहरूले सरौ चढाउँछ जो कि हाम्रो प्र प्रत्येक नेपाली कल्चरमै हुन्छ अब हाम्रो हिन्दू धर्ममा हुन्छ अनि एक वर्ष नसकेर हामीहरू अरूको घरमा खाना खानुभएन हो दसैँ तिहार बनाउनु सक् परेन त त्यति नै हो कतिवटा नियमले चल्नुपर्यो हामीलाई जो कि उनीहरूको आत्माको शान्तिको लागि नै हो त्यति नै